र मैले विशेष बिहान बिहान यसो रनिङ गर्दाखेरि लगाउने एउटा जुत्ता किनेको थिएँ र त्यो जुत्ता एकदमै मलाई राम्रो लाग्यो विशेष जुत्ता चाहिँ के भनेदेखि एकदम साइज पनि एकदम राम्रो एकदम हलका प्रकारको जसले त्यो जुन जुत्ता प्रयोग गर्दाखेरि चाहिँ अब कुद्दाखेरि पनि एकदमै खुट्टालाई कुनै प्रकारको अब एउटा दग्दी नहुने होइन मुनि अब नदुख्ने पनि नघोच्ने पनि एकदमै सफ्ट के हो एकदमै मजा आउने अब जो जुन जुत्ता लाएर अब कुद्दाखेरि चाहिँ आफूलाई हलका अब खुट्टा पनि नदुख्ने एकदम साइज पनि राम्रो एकदमै राम्रो अब अब रनिङको गर्दाखेरि चाहिँ यो जुत्ताले धेरै नै मलाई अब राम्रो गरेको जस्तो लाग्यो र एकदमै राम्रो लाग्यो मलाई चाहिँ